हाम्रो क्षेत्रमा चाहिँ क्लास टेनपछि चाहिँ स्टुडेन्टहरूले प्रायः आफ्नो इन्ट्रेस्टले सब्जेक्ट चुज गर्छ होइन अन्त कोहीले चाहिँ साथीहरूले साइन्स लिँदैछ म पनि साइन्स लिन्छु साथीहरूले आर्ट्स लिँदैछ म पनि आर्ट्स लिन्छु भनेर सोचेर गर्छ र कसले चाहिँ अब आफ्नो पेरेन्टसहरूको कुरा सुनेर चाहिँ आफ्नो सब्जेक्ट चुन्छ होइन अन्त यहाँ हिल्समा चाहिँ प्रायः उयो साइन्स र आर्ट्स चाहिँ स्टुडेन्टहरूले ज्यादा लिन्छ हो सब्जेक्ट चाहिँ अब तपाईँको साइन्स भयो आर्ट्स भयो कमर्स र भोकेसनल हुन्छ होइन भोकेसनल छ यो दार्जिलिङभरिमा चाहिँ अनि

यो हाम्रो सोनादा भ्यालीमा चाहिँ स्टुडेन्टहरूले प्रायः मैले साइन्स र आर्ट्स लिएको देखेको छु किनभने अब भोकेसनल त अब अर्कै सब्जेक्ट जस्तै लाग्छ मलाई पनि क्लास ट्वेल्भ मा पुगेर चाहिँ थाहा भयो भोकेसनल पनि हुँदोरहेछ भनेर होइन हाम्रो भ्यालीमा नभएर होला हामीलाई अब जानकारी नै थिएन यो सब्जेक्ट पनि हुन्छ भनेर कमर्स पनि अब यो सोनादा भ्यालीमा थिएन पहिला चाहिँ तर अहिले चाहिँ कमर्स को हिजोअस्ति इस्ट्याबलिज भयो कमर्सको स्कुल अन्त त्यही लागि अहिले चाहिँ कमर्समा अलिकति स्टुडेन्टहरू बढ्दै होला तर हाम्रो टाइममा चाहिँ अब साइन्स र आर्ट्स मात्रै थियो त्यही लागि चाहिँ प्रायःले चाहिँ साइन्स र आर्ट्स मात्रै चुन्छ होइन अन्त कमर्स भन्दाखेरि चाहिँ अब अहिलेको स्टुडेन्टहरूलाई कमर्स भोकेसनलहरू भन्दाखेरि चाहिँ अरू कोही सब्जेक्ट जस्तै लाग्दोरहेछ होइन साह्रो लाग्दोरहेछ अर्कै सुन्दाखेरि नै अब कसैलाई त अब इन्ट्रेस्ट भएकोहरूले चाहिँ लिन्छ कमर्स हो अन्त तर अब मैले अब जति पनि सुनेको छु बहिनीहरूको बहिनीहरूले भनेको होइन बहिनीहरूले अब म चाहिँ साइन्सै लिन्छु म त आर्ट्सै लिन्छु साइन्स र आर्ट्स मात्रै सुनेको छु जतिसक्दो प्रायः चाहिँ